हेल्लो हँ पाउँछ अहिले छ सिमला मिर्च आलु बैगुन थुप्रै छ सब्जीहरू हुन्छ कतिखेर ल्याइदिनु कतिखेर आलु प

आलु पचास रुपियाँ केजी हो सिमला मिर्च साठ् साठी रुपियाँ केजी हो कति कम हौ यति कम चाहिँ म कसरी गर्नु कति आलु प आलु चाल्लिस रुपियाँ केजी गरिदिन्छु हो सिमला मिर्च कति पचास रुपियाँ केजी गरिदिन्छु अझै मलाई पनि त फाइदा हुनुपर्यो नि अनि मलाई नि त लोस हुन्छ ए हुन्छ कति कति कति दिनुहुने त अनि दाम म ता अब आलु चाहिँ हैन अब सबैभन्दा कम्ती भनेको चाहिँ तिस रुपियाँ केजी आलु छ हैन तिस रुपियाँ केजी अनि सिमला मिर्च चाहिँ म बिस रुपियाँ ए हैन सरी ऊ यो चालिस रुपियाँ केजी दिन्छु छ नि खोर्सानी पनि कति राखिदिनु आधी किलो जस्तो खोर्सानी त अनि चालिस रुपियाँ पवा हो नि फेरि हो नि अब के गर्नु अब के अरे अब पाउँदैन नि त हामीले नि खोर्सानी हामीलाई पनि त एक दुई रुपियाँ त नाफा हुन्छ कस कसरी अरे बिस रुपियाँ त के त बिस रुपियाँ पवा ए ल न त लु बिस रुपियाँ केजी नै लगाइदिन्छु नि त कति लाने अरे ए हुन्छ हुन्छ कतिखेर आउनुहुने त अनि

हजुर ए हुन्छ ल ल